हाम्रो बाख्राकोटमा हाई स्कुल छ प्राइमेरीहरू छ कलेज छ युनिभर्सिटी छ नानीहरू पढ्ने साधन चाहिँ स्कुलहरू चाहिँ छ राम्रै छ तर नानीहरूलाई पढिसकेपछि एमए गर्ने बिएड गर्नेहरू उनीहरूलाई चाहिँ साथ साथमै एउटा कुनै गरिखाने कामको मध्यमहरू पनि सिकाउनु चाहिँ जरुरी छ किनभने त्यति एमए बिए बेड बिएडहरू गरिसकेपछि नानीहरूले नोकरी राम्रो खालको नोकरी पाउनु एकदमै साह्रो छ त्यसले गर्दा नानीहरूलाई चाहिँ स्कुल पढ्दै कलेजहरू गर्दै उनीहरूलाई अगाडि बढ्ने कसरी हो यस्तो विषय सिकाउनु चाहिँ जरुरी छ